अब बाइकिङ संसारका चाहिँ अब ठुला प्रचलनहरू मार्गहरू गन्तव्य डेस्टिनेसन भन्दाखेरि चाहिँ अब कुनै पनि यसको एउटा लिमिट छैन होइन यसमा चाहिँ अब तपाईँले बाइकिङ तपाईँलाई जति रुचि राख्छ तपाईँलाई बाइक लिएर जता घुम्नु मन लाग्छ त्यहीँ त्यतै अब एकदम जहाँसम्म तपाईँ सक्नु हुन्छ है त्यहीँसम्म गयो भने त्यो त्यसको अझ एउटा आफ्नो नयाँ एउटा लेभल बनिन्छ है डेली डेली त्यस्तै हो अब उनीहरूको बाइकिङ गर्ने मान्छेहरूले आफ्नो लेभल्सहरू आफैँ सेट गर्छन् है र घुम अब त्यस्तै हो घुम्ने घुमाउने घुम्नु जानेहरू है आज आज एउटा जगा अब भोलि एउटा जगा गयो र त्यसरी नै अब घुम्ने गर्दछ अब कुनै पनि एउटा गन्तव्य चाहिँ छ जस्तो लागेको छैन तर गन्तव्य नै बाटो नै एउटा गन्तव्य हो क्या बाइकिङको लागि चाहिँ बाइकिङ संसारमा चाहिँ बाटो नै गन्तव्य हो बाटोमा निस्कनु नै अब मेन अब ट्रिपमा निस्कनु ट्रिपतिर जानु है लङ्ग रोड रोड ट्रिपहरूतिर जानु बाइक लिएर अब त्यो नै एउटा डेस्टिनेसनै भनेको जस्तै भयो अब त्यही नै हो मार्ग नै त्यही हो त्यही नै हो अब त्यसमै अब गयो कता गयो जहाँ निस्कयो पछि अब है कहाँ हुन्छ त्यहाँ पुग्यो त्यहाँ मजाले घुम्यो वर्यो त्यता त्यहाँ कल्चर्सहरू हेर्यो त्यहाँको अब रहन सहन बसोबासो मनुष्यहरूलाई चिन्यो जान्यो त्यहाँको भाषा बारेमा जान्यो आयो र त्यसरी नै मान्छे नयाँ नयाँ हेर्नु विचार गर्नु चिन्नु है संसार त्यसरी नै हेर्छ हेर्ने गर्छ बाइक बाइकर्सहरूले है र अहिलेकोहरू चाहिँ अब प्रसिद्ध गन्तव्यहरू चाहिँ भन्दाखेरी तपाईँको मेन्ली अब इन्डियन बाइकर्सहरू भन्दाखेरि चाहिँ प्रायःले लेह जानु लेह जानेलाई एकदम रुचि राख्छन् है लेह लद्दाख जानु एकदम रुचि राख्छन् किनकि अब त्यहाँनिर हायेस्ट अल्टिट्युड भएको भिलेज छ एउटा त्यहीँनिर जानको लागि भए पनि उनीहरूले एकदमै इन्ट्रेस्टेड छन् सबैजना है प्रायः टुरिस्ट डेस्टिनेसन पनि हो प्लस एउटा बाइकर्सहरूको लागि एउटा च्यालेन्ज च्यालेन्ज पनि हो क्या आफ्नो बाइक लिएर जानु सक्छन् कि सक्दैनन् त्यहाँसम्म है र त्यत्रो राइड गर्ने उहाँहरूको क्यापेबिलिटी हुन्छ कि हुँदैन त्यो सबै हेर्नुको लागि पनि एउटा उहाँहरूले आफ्नो आफूले बनाएको एउटा च्यालेन्जहरू सबै है र त्यस्तै प्रकारको थुप्रै थुप्रै छ मलाई चाहिँ रुचि भएको चाहिँ एउटा लेह लद्दाख हो लेह लद्दाख जानु मन चाहिँ छ त्यस पछाडि हाम्रो सेभेन सिस्टर्स भन्ने छ है नर्थ इस्ट स्टेट्सहरूलाई र नर्थ इस्ट स्टेट्स पनि पूरै कभर गर्नु मन लागेको छ र आउँदो दिनमा आई एम रियल्ली लुकिङ फरवर्ड म हेर्दैछु अब सक्छु सक्छु भन्ने छ मनमा है र अब आउँदो दिनमा चाहिँ एउटा मजाले पहिला आफ्नो व्याच बनाइ सके पछि म पनि निस्कन्छु टुरिङको लागि बाइक बाइकिङमा है र सोचिरहेको छु त्यसरी चाहिँ र फिलहाल चाहिँ अब जगाहरू चाहिँ हेरिरहेको छु र नेपालको मुस्ताङ भन्ने जगामा पनि धेरै नै एकदमै जानु मन लागेको छ अब् रोडिङ गर्नु मन लागेको छ त्यहाँ पनि जानु मन लाछ र मलाई चाहिँ स्पेसियली भन्दाखेरि चाहिँ है साउथ इस्ट एसियन कन्ट्रिसहरू चाहिँ मलाई एकदमै बाइकिङमा चाहिँ बाइकिङ गर्नु मन छ त्यतातिर गएर है त्यतातिर गएर हामीलाई हेर्नु मन लागेको छ कस्तो छ त्यताको कल्चर्सहरू मलाई चाहिँ स्पेसियली र बाइकिङ कम्युनिटीहरू चाहिँ कस्तो खाले छ अब अहिले त इन्डियामा पनि थुप्रै प्रकारको इभेन्टहरू हुन थालेको छ है पहिला अब त्यति साह्रो हुन्थेन तर अहिले चाहिँ अब निकै नै मान्छेले इन्ट्रेस्टहरू देखाउन थाल्यो सुपर बाइक्सहरू किन्नु थालेको थालेको छ मान्छेहरूले र लङ्ग लङ्ग रोडवेजतिर बाइकहरू निस्केर लिएर लिङ निस्कन्छन् डेढ साल दुई सालको लागि र र अब उनीहरूले एउटा इन्सपा इन एउटा इन्सपिरेसन हुन्छ के एउटा इन्स्पा इन्सपिरेसन एउटा सेट अप गर्छन् उहाँहरूले कि अब अ आउँदो दिनमा उनीहरूलाई हेरेर पनि है मेहनत उनीहरूको मेहनत हेरेर उनीहरूको परिश्रम हेरेर पनि आउँदो भविष्यको यङ्गस्टर्सहरूले पनि सिकोस् र अब एउटा एउटा जिउनुको लाइफ जिउनुको तरिका पनि एउटा जानिराखोस् भनेर चाहिँ है सबैले अब बाइ बाइकिङ कम्युनिटीहरूले योगदान गरिरहेको छ र मजा आउँछ उनीहरूको भिडियोजहरू आजकल इन्टरनेटमा अभाएलेबल हुन्छ र त्यही इन्टरनेटमा हेर्यो र त्यसरी नै इच्छाहरू जागिन्छ थुप्रै प्रकारको र अब मलाई चाहिँ रुचि लागेको चाहिँ त्यही हो लेह लद्दाख जान मन छ त्यस पछि के भन्छ मुस्ताङहरू गयो र यो सेभेन सिस्टर्सहरू पहिला चाहिँ आफ्नै वरिपरिको रिजन्सहरू चाहिँ मलाई एकदमै मजाले डिस्कभर गर्नु मन छ